म त कसरी यसरी खुसी हुन्छु अब जस्तै मेरो फेमिलीहरू बुझ्ने हुनुहुन्छ मेरो छोराले राम्रो पढ्छ जे कुरा नि भनेको मान्छ अनि मेरो श्रीमानले नि मान्नुहुन्छ मैले अर्को कुरा भनूँ भने मेरो त मैले रोपेको जे कुरा नि फल्छ सानो नर्सरी छ अर्ग्यानिक सब्जी बारी छ त्यसमा सब्जीहरू लाउँछु अर्ग्यानिक हाम्रो गाउँ घरको अन्त फुलहरू रोप्छु जे कुरा पनि फुलहरू पनि राम्रो भइराखेको छ अनि मलाई कति कुराको टेनसन भयो भने म बाहिर निस्किएर त्यो मेरो फुल बगानहरू हेर्छु मेरो सब्जी बारी हेर्छु मलाई त्यसै कस्तो एकदम खुसी मैले मेरो त्योभन्दा खुसीको क्षणै हुँदैन मलाई त सबै कुरा बिर्सिएर म त त्यो खुसीलाई नै सम्झिरहन्छु त्यो फुल बारीहरू हेर्छु सब्जी बारीहरू हेर्छु नानीले जे कुरा मैले भनेको गर्छ त्योहरू सम्झिन्छु त्यो दिमागमा सोच्छु र यस्तो आनन्द यस्तो खुसी लाग्छ नि कत्ति खुसी खुसी योभन्दा खुसीको क्षणै हुँदैन मेरो त